अब म यसको चाहिँ के एन्सर दिन चहान्छु भने लाइक हाम्रो गाउँमा चाहिँ सानैदेखिन् हामी एक्चुवली हामी चाहिँ ख्रिस्ट जाति हो हामी चाहिँ परमेश्वरमा हामी विश्वास गर्छौँ हामी चाहिँ चाडमा क्रिसमस मनाउँछौँ पच्चिस दिसम्बर हामी चाहिँ प्रायः सबै चाडहरू मनाउँछौँ र पनि हाम्रो स्पेस्यिल चाड चाहिँ हाम्रो पच्चिस दिसम्बर मनाउ मा मनाउँछ हामी चाहिँ लाइक सानैदेखिन् अब हामी क्यारलहरू घुम घुम्छ यही हामी चाहिँ परम्परा चाहिँ फलो गरेर आएका छ पहिला पुर लाइक हाम्रो बाजे बराजुदेखिन् अहिलेसम्म यही चलिआएको छ लाइक क्रिस्मसमा चाहिँ धेरै नानीहरू चाहिँ खुसी हुन्छ किनभने सबै नानीहरूले क्रिस्मसमा चाहिँ नयाँ नयाँ लुगा लाउन पाइन्छ अब हामी पनि पहिला सानोमा हुँदा धेरै खुसी हुन्थ्यौँ अहिले त जस्तै हामी पनि इन्डिपेन्डेन्ट भइगयो त्यसै कारण हामी हाम्रोमा त के खुसी छैन र पनि हामीलाई पनि एक प्रकारको खुसी लाग्छ चाडबाडमा अब के गर्नु पर्ने के खानु पर्ने एकदम एक्साइटेड हुन्छ अनि हाम्रो आफन्तहरू टाढा टाढाबाट आफन्तहरू आउँछ मिल्नु आउँछ धेरै मजा आउँछ नानीहरूले एकदम धेरै इन्जोय गर्छ ला ए पच्चिस तारिख चाहिँ हाम्रो चर्च जान्छ हामी चर्चबाट आएर त्यसको भोलिपल्टदेखिन् क्यारल घुम्नु थाल्छ सबै गाउँमा इन्जोय गर्छ सबै घरमा आफनो घरहरू सजाउँछ सुन्दर घरहरू बनाउँछ कलरहरू गरिन्छ प्रायः सबैको घरमा रोटीहरू पकाइन्छ सेलरोटी लाइक मिठाईहरू ल्याँउछ सबै लाइक क्यारलहरू आयो भने सबैले दान दिन्छ यही हो हाम्रो परम्परा बाजे बराजुदेखिन् चलिआएको कुरा चाहिँ हाम्रो यही हो अनि चाडबाड विवाह जहाँ जत पहिला लाइक परम्परा यो विवाह भन्ने चिज अलिकति हाम्रो बद्लिएर गएको छ पहिलातिर चाहिँ लाइक विवाह हुदाँखेरि चाहिँ अब हाम हामी सबै सानो हुँदा त्यतिबेला अहिले हामी सोच्थ्यो सानो हुँदाखेरि चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ लाइक विवाह हुन्थ्यो खेतहरूमा लाइक पराल बिछाइन्थ्यो उसकोमाथि बसेर हामी भातहरू खाइन्थ्यो अनि खाना खाने टपरी पत्ताको प्लेटहरूतिर खाइन्थ्यो तर अहिले चाहिँ एकदम त्यो टोटल्ली चेन्ज भएर गएको छ अहिले चाहिँ आफै खाना बुफे भन्छ आफै खाना पस्किएर जति आफूलाई इच्छा सो इच्छा छ त्यो इच्छा अनुसार चाहिँ हामी खानाहरू पस्किएर खाइन्छ अनि पहिला चाहिँ त्यस्तो थिएन पहिला चाहिँ अब हामी जस्तै बारीतिर भुइँमा बस्थ्यौँ त्यहाँदेखिन् चाहिँ जो पनि ठुल्ठुलो दाजुहरू आएर चाहिँ खानाहरू सबैको प्लेटमा लगाइन्थ्यो मासुहरू लगाइन्थ्यो अनि सबै बाजे बराजु अलिक उनिहरू चाहिँ त्यहाँ नसा सेवन गर्थ्यो उनीहरू चाहिँ भुइँमै बसेर लाइक एउटा हाम्रो चाहिँ ढुङ्ग्रो भन्थ्यो त्यहाँ चाहिँ कोदोको जाँडहरू त्यसरी खाइन्थ्यो अहिले यो पनि चेन्ज भएर गएको छ अहिले चाहिँ अलिकति स्टेनडर्ड मेनटेन भएको छ अहिले चाहिँ एउटा ठाउँमा एउटा रुममा अब उनीहरूले चाहिँ देखाएर खानु सक्दैन देखाएर खाँदैन त्यो चाहिँ आलिकति आफ्नो इज्जतको लागि भित्र गएर उनीहरूले चाहिँ अलिक स्टेनडर्ड खालको उनीहरू सेवन गर्छ रम बियर खाइन्छ त्यही हो अब विवाहको अनि त्यति नै हो चेन्ज